ए हजुर सर हजुर ए नमस्कार सर म ठिकै छु त सुन्नुहोस् न सर अब रिपब्लिक डे त आयो हो हजुर के गर्नुपर्ने हौ योपालि सेलिब्रेट कसरी गर्नुपर्ने हौ

हजुर हजुर हजुर मेन मेन प्रोगाम के के हाल्नु होला मेन मेन प्रोगाम के हुन्छ हजुर हजुर

हजुर मार्च पास्ट त हुनैपऱ्यो हजुर उयो लन्च प्याकेटहरूको पनि गर्नुपर्छ होला हजुर पानी पर्छ हिलो हजुर वेदर दामी छ हजुर हजुर सानो प्याकेटहरूको पनि बन्दोबस्त गर्नुपर्छ होला प्रोगाम त त्यत्ति गऱ्यो भने भइजान्छ नि किनभने एउटा चिप गेस्टको स्पिजहरू गर्दाओर्दा नानीहरूले पनि बेसी लामो प्रोगाम त बोरिङ मान्छ अन्त खानाहरूमा पनि एक घन्टा त गइहाल्छ हो हो हुन्छ हुन्छ स्टाफ मिटिङमा हुन्छ यो त अहिले तपाईँ र मेरोबिचको कुरा मात्रै हो हुन्छ